के के विषयमा फोन गरेको कि

पहिलाको टिभी के भयो नयाँ नयाँ कम्पनीको भन्छ टिभीको नि एउटा कुरा भन्छु कि तिमीहरूले बेसी धारावाहिकहरू हेरेर बिग्रेको टिभी चाहिँ म त न्युजहरू मात्रै हेर्छु क्रिकेटहरू हेर्छु तिमीहरू चाहिँ खालि धारावाहिक हेर्छ धारावाहिक बेसी हेऱ्यो भने चाहिँ टिभी पनि हुन्छ फेरि त्यस्तै हुन्छ अब

मला मलाई हेर्नुपर्छ तर हेर्नुपर्ने चाहिँ खालि धारावाहिक र पिक्चर मात्रै हेरेर भएन किन्ने भए किनौँ न कुन चाहिँ किन्ने किन्यो भने थुप्रै छ यो टिभी हाँ अब्बुई होइन अनलाइन अनलाइन त नमगाऔँ जस्तो लाग्यो मलाई अरू छ छ नि जस्तो थुप्रो छ स्यामसङ छ एलजी छ ओनिडा वान प्लस छ त्यो चाहिँ स्यामसङै हो कि तर अनलाइनभन्दा चाहिँ आफूले हेरेर दोकानबाट किनेकै राम्रो हुन्छ मलाई चाहिँ स्यामसङ राम्रो लाग्यो अब त्यो त वहाँ गएर बुझिन्छ कि अहिले हामीले जानेको चाहिँ स्यामसङ एलजी ओनिडा वान प्लस टिसिएल त्यस्तैहरू त हो मलाई त्यो त अब राम्रो उहीँ गएर दोकानमै गएर बुझ्नुपर्छ मलाई स्यामसङै एकदिन गएर आफै हेरेर राम्रो बुझेर किन्नुपर्छ अनलाइन अँ अँ तर टिभी ल्याएर चाहिँ यस्तो त्यो खालि धारावाहिक र उ मात्रै नहेर्नु है मलाई पनि यसो न्युज र गेम्सहरू हेर्नु

अँ ठुलो साइजकै ल्याउनुपर्छ हुन्छ हुन्छ

त्यही त चाहिन्छ नि तर म पनि एकोहोरो लाग्नुभएन तिमी नि एकोहोरो लाग्नुभएन दुईजना मिलेर पालैपिलो हेर्नुपऱ्यो नि त न्युजहरू हेर्नु पऱ्यो धारावाहिकहरू पनि अँ हुन्छ हुन्छ ल सल्लाह गरौँ वान प्लस चाहिँ आइडिया छ केही वानको प्लसको विषयमा नयै मात्रै कतिवटा त पुरानो पनि राम्रो हुन्छ नि नयाँ पुरानोमा नि कतिवटा कीहरू थपिएको हुन्छ नि त ओके